अब हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ है सबसे अब नाम चलेको स्कुल चाहिँ तपाईँको सेन्ट पल भयो है अनि अर्को तपाईँको नर्थ पोइन्ट भयो लरेटो कन्भेन्ट भयो माउन्ट हर्मन भयो है यो सबै चाहिँ अब प्राइभेट स्कुल हो अनि यो सँगसँगै अब डालीमा पनि धेरैवटा स्कुलहरू छ जस्तै अब नोटड्रेम एकाडेमी है वेस्ट पोइन्ट स्कुल चैतन्य स्कुल धेरैवटा स्कुलहरू छ तर यो सबै चाहिँ अब तपाईँ अब प्राइभेट स्कुल हो है सेन्ट पलमा त अब उस्तै त्यस्तैको नानीहरू पढ्नु पनि सक्दैन माउन्ट हर्मन पनि त्यही हो एकदमै एक्सपेन्सिभ छ है नर्थ पोइन्ट पनि त्यही हो एकदमै तपाईँ एकदमै महँगोभन्दा महँगो स्कुलहरू लरेटोहरू पनि अब मिडियम फेमिली जो बिलोङ गर्छ है मिडियम क्लासहरू उनीहरूले त मिडल क्लासहरूले त अब उनीहरूले त अब सक्दैन पढाउनु अब यस्तो स्कुल पढाउनु चाहिँ अब दुई तिनजनाको घरमा गभर्नमेन्ट जब नभए अब एकदमै नामी बिजनेसहरू हुनै पर्छ अनि मात्रै यो स्कुलहरू पढाउनु सक्छ है अनि अर्को गभर्नमेन्ट स्कुल पनि धेरै छ अनि गभर्नमेन्ट स्कुलहरूमा चाहिँ सबसे नाम चलेको चाहिँ तपाईँको सेन्ट रोबर्ट्स भयो है अनि आरकेएसपी भयो तपाईँको ट्रन्बुल भयो अनि सेनट्रि सेन्ट टेरिजा अनि अर्को त के पो सेन्ट माइकल सेन्ट माइकल चाहिँ को स्कुल हो तपाईँको सेन्ट रोबोट र सेन्ट ट्रिजा चाहिँ सेन्ट ट्रिजा गर्ल स्कुल अनि सेन्ट रोबोट चाहिँ तपाईँको बोइस स्कुल हो आरकेएसपी पनि बोइस स्कुल हो हामी जति पनि मिडल क्लास फेमिलीबाट बिलोङ गर्छ हामी चाहिँ सबै यही स्कुलहरू हाल्ने गर्छ है अनि स्कुलको पढाइ पनि एकदमै राम्रो छ हो अनि यो सेन्ट रोबोट्स आरकेएसपी सेन्ट ट्रिजाहरूको पढाइ अरू स्कुलहरू भन्दा अलिक राम्रै छ अनि अर्को तपाईँको महारानीहरू पनि छ स्कुल बोर्डिङ स्कुलहरू भयो अनि कलेजहरूमा चाहिँ तपाईँको तिनवटा कलेज मात्रै छ है दार्जिलिङमा चाहिँ तिनवटा चारवटा होला कलेज तपाईँको गभर्नमेन्ट कलेज भइहाल्यो दार्जिलिङ गभर्नमेन्ट कलेज अनि अर्को तपाईँको नर्थ नर्थ पोइन्ट सेन्ट जोसेप कलेज भयो अनि अर्को साउथफिल्ड छ है अनि एउटा घुम जोरबङ्गलोमा छ डिग्री कलेज छ अनि यो सबै जति पनि हाम्रो विद्यालयहरू भयो है हाम्रो दार्जिलिङमा चाहिँ युनिभर्सिटी चाहिँ अहिलेसम्म बन्नेको छैन अनि यो जति पनि गभर्नमेन्ट कलेजहरू छ यहाँतिर चाहिँ अब जो पनि अब पढ्नुसक्छ किनभने फिजहरू एकदमै कम्ती छ गभर्नमेन्ट भएर पनि हो है डिग्री कलेज यो नर्थ पोइन्ट कलेज यो साउथफिल्ड कलेजहरूमा चाहिँ अलिकति महँगो होला तर अब सबसे अब कम्ती दाम भएको कलेज चाहिँ अब दार्जिलिङ कलेज गभर्नमेन्ट कलेजै हो है अनि यहाँ चाहिँ अब पढाइ पनि राम्रो छ दार्जिलिङ गभर्नमेन्ट कलेजमा है